आजकल सबभन्दा बढी चल्ने एपहरू जस्तै कि इन्स्टाग्राम ट्विटर फेस बुक फेसबुकहरू युटुबहरूमा पनि धेरै उयो भइरहेको छ र गेमहरू भिजिएमाइहरू चलिरहेको छ मान्छेहरूले चलाइरहेको छ फोनको धेरै फाइदाहरू छन् जस्तो कि नि अहिले कुनै पनि चिज हामीले फोनमा पाइन्छ जस्तै कि खाना अर्डर गर्ने फोनमै भइहाल्छ मेडिसिन भयो अनि हामीले फोनबाट धेरै कुरो सिकिन्छ पनि फोनबाट धेरै फाइदाहरू लिनु सक्छ हामी धेरै कुनै पनि दुनियाँमा टाढो बसेको मान्छेहरूसित पनि अहिले एकछिनमा फोन गरिन्छ र कुनै पनि चिज भिडियो कलमा अहिले हामीले फेस टु फेस पनि देखिन्छ त्यो पनि धेरै फाइदा छन् फोनको त्यस्तैमा हाम्रो फाइदा हुन्छ लाइभ हामीले अनलाइन क्लासहरू पनि हामीले अहिले धेरै गर्नु सकिन्छ फोनबाट नै हुन्छ हाम्रो अनलाइन क्लास भयो लाइभ क्लासहरूबाट त्यसमा धेरै चिजहरू हुन्छ हामीले सिक्न पनि सक्छ त्यसमा यसको तर नोक्सान पनि छ जस्तै कि अहिले फाइदा भन्दा नोक्सानमा चाहिँ भनौँ भने टाइममा अहिले जस्तो कि रिल्स एकदम ट्रेन्डिङ भइरहेको छ रिल्स प्याक चलाउँदाखेरि चाहिँ नानीहरू वा त युथहरू अहिलेको युथहरू चाहिँ पुरै टाइम जान्छ आफ्नो मेन टाइममा नदिएर चाहिँ फोनमा नै टाइम उयो भइरहेको छ सब भन्दा आफ्नो पुरै टाइम पढ्ने टाइम चाहिँ धेरै खेल्छ गेमहरू खेल्छ नानी आजकलको युथहरू गेममा इन्स्टाग्राम भयो यो यसमा त सिक्ने भन्दा पनि बेसी नानीहरू चाहिँ खोइ अब त्यसमा चाहिँ धेरै अब नोक्सान नै भइरहेको छ आफ्नो टाइमको भेल्यु बुझेको छैन यस्तै नोक्सानहरू चाहिँ छ फोनको लाभ र प्रो र कन्स हेर्यौँ भने त अब दुइवटै छ तर धेरै नै मलाई चाहिँ लाग्छ कि नोक्सानै छ किनभने धेरै अहिलेको युथहरू फिजिकल फिट्नेस छैन खालि यसमै अहिले फोनमै छ त्यही भएर अहिले ओबिसिटिहरू नै ओबिसिटी भयो तपाई उयो पुरा बढीरहेको छ अब फिजिकल फिजिकल एक्सर्साइज नै छैन अनि त्यही त्यही पनि हो अनि के भन्नु अब